हाम्रो गाउँमा यस्तो केही प्रतियोगिता भएको छैन तर भएहालेछ भने चाहिँ हाम्रा ठुला ठुला कृषिहरूले चाहिँ साना साना ग्रामीण क्षेत्रका किसानहरूलाई चाहिँ धरै नै इफेक्ट पार्ने गर्दछ इफेक्ट चाहिँ धेरै नै हुन्छ उनीहरू त्यो हामी के हुन्छ भने चाहिँ गाउँ बस्तीका कृषकहरू चाहिँ बजार टाढो भएर उनीहरले फाइनेनसियली अब लान नसकेर फाइनेनसियली उनीहरूकोमा हुँदैन लान नसकेर उनीहरूलाई कोसैको सहयोग चाहिइरहेको हुन्छ जति पनि ठुलाहरू आउँछन् है हाम्रोबाट कृषकहरूबाट जति पनि साग सब्जी लगेर जान्छन् त्यहाँनिर सो गर्छन् है बेच्छन् ओर्छन् मेन प्रबलम चाहिँ के हुन्छ भने त भने त्यहाँको कृषकहरूले ठुल्ठुला कृषकहरूले चाहिँ कृषि व्यवसायीहरूले चाहिँ उनीहरूले चाहिँ आफ्नो हामीलाई दिने जुन भाउ चाहिँ अलिकति कम गरेर दिन्छ उनीहरूले बेसी राख्छ है उनीहरूले बेचेको हुन्छ टेन पर्सेन्ट हामीलाई फोर पर्सेन्टतिर दिन्छ है उनीहरूको अब भन्यो भने पनि उनीहरूले भन्छ आफ्नै अब उनीहरूले भन्छ आफ्नै व्यथाहरू है लगेर बसेर बेचेर कति दुखःहरू छ यतिमा यति राखेँ है तर यो कुरालाई चाहिँ हाम्रो सानो सानो कृषकहरूलाई कृषि क्षेत्रकोहरूलाई चाहिँ धेरै नै प्रभाव गरिरहेको हुन्छ है अन्त उनीहरूले चाहेको जस्तो अब गर्नु पनि सक्दैन टाढो छ भनेको जस्तो गर्नु सक्दैन सक्दैन र उनीहरूले ठुल्ठुला कृषि उयोहरूलाई व्यापारीहरलाई दिइ उनीहरूको सब्जी दिनु कर नै लाग्छ